हाम्रो नेपाली भाषालाई साहित्य कविताबाहेक अरू क्षेत्रमा हामीले कसरी प्रयोग गर्नसक्छ हामीले गर्छ भन्दाखेरि हामीले साङ्गीतिक क्षेत्रहरूमा पनि हामीले प्रयोग गर्ने गर्दैछौँ हामी र हामीले यसलाई नाटकहरूमा पनि हामीले प्रयोग गर्दछौँ र हाम्रो जुन ठाउँमा हामी बसेका छौँ कालिम्पोङमा यहाँनिर हामीले सबै हाम्रो भाषा नेपाली नै हामीले प्रयोग गर्ने गर्दछौँ हामीले चाहे दैनिक जीवन दैनिक जिन्दगीमा हामीले नेपाली भाषामा नै हामी बातचित गर्ने गर्दछौँ नेपाली भाषा नै हामी प्रयोग गर्ने गर्दछौँ चाहे हामी चाहे हामी दोकानमा जाँदा चाहे हामी जहीँ पनि जाँदा हामी नेपाली भाषा हामी प्रयोग गर्दछौँ र हाम्रो यहाँ कतिवटा पाठशालाहरूमा नेपाली पढाइँदैन नेपाली सिकाइँदैन नेपाली भाषाले मान्यता पनि पाइसकेको छ र म यही अपिल गर्न चाहन्छु यही निवेदन गर्न चाहन्छु गार्जेनहरूलाई अभिभावकहरूलाई कि आफ्नो छोराछोरीहरूलाई नेपाली भाषा सिकाउनुहोस् है सिक सिकाएर सिक्नुको लागि उनीहरूलाई मोटिभेसन उनीहरूलाई दिनुहोस् नेपाली भाषा ले मान्यता पनि पाइसकेको छ नेपाली भाषा हामीले धेरै अरू स्टेटमा चाहिँ गएर पनि हामीले नेपाली भाषा प्रयोग गरिरहेका छौँ नेपाली भाषा अहिले धेरैले बोल्न पनि सक्छन् बुझ्छन् बुझ्छन् पनि नेपाली भाषा हामी यसरी प्रयोग गर्ने गर्दछौँ